तपाईँ कालिम्पोङको बिहिबारे हाटमा बेच्नु फुल बेच्नु जानु हुँदोरहेछ है तपाईँको नर्सरीबाट त्यहाँबाट साथसाथै बिहिबारे हाटको के कस्तो हालचाल छ अहिले व्यापारहरू कस्तो चल्छ त्यो विषय हामीलाई साझा गरिदिनु होस् न अब बिहिबारे हाटको बारेमा भनौँ भने अब अब त्यही हो सेलरोटी बेच्ने मासु बेच्नेहरू त्यही हो फुल बेच्ने अब म पनि लिएर जान्छु फुलहरू त मेरो त अस्तिको हप्ता फुलहरू पनि पुरै मात्रामा बिक्री भयो हो अन्तखेरि त्यही हो अब कसैले अब त्यो फोटोहरू खिच्नु आउँछ कसैले भिडियोहरू गर्छ अन्त त्यही हो अब बिक्री पनि मजाले हुन्छ अब जान जानु पनि मनपर्छ आफूलाई अब बिक्री हुँदाखेरि त त्यही हो अब सेलरोटीहरू पाउँछ अन्त अब त्यही हो छेउ अब मासु बेच्ने मासु बेचिरहेको हुन्छ सब्जी बेच्नेले सब्जीहरू बेचिरहेको हुन्छ अब हातले बनाएको कुराहरू पनि हुन्छ कसैले अब हातले बनाएको अब यो के हरे यो कानकोहरू अब यस्तो यस्तोहरू पनि हुन्छ पुरा हो अन्त त्यही हो अब अन्त उयोहरू के भन्छ यो फुलहरू हुन्छ विशेष गरी त बेच्ने अन्त त्यही हो अब अरू त्यही हो अचारहरू हुन्छ हातले बनाएको अन्त अब अरू अब त्यही अरू पनि मैले देखेकोमा चाहिँ अब अब मोमोहरू फालेहरू यस्तै अब हुन्छ खानेकुराहरू पनि प्रशस्त मात्रामा पाइन्छ अब त्यही हो अब ओखली मुस्लीदेखिको लिएर सबले हातले बनाएको कुराहरू त्यहाँ पाउनु सक्छ आम्ममा घुम्नुको लागि मान्छेहरू पनि टाढो टाढोहरूबाट आउँछ त्यहाँदेखिको चाहिँ अब त्यही हो अन्त अब हामी पनि हप्तैपिछे फुलहरू बेच्न जान्छौँ त्यही हो अब हर्दीहरू त्यहाँनिर अब त्यहीँ मेसिन ल्याउँछ अन्त त्यहीँनिर पिस्छ तोरीको तेलहरू त्यहीँनिर पिसिदिन्छ सबै अब अर्ग्यानिकैहरू पाउँछ प्रायः त सबै अर्ग्यानिकै हुन्छ त्यहाँनिर त त्यही हो अन्त अब

सब्जीहरू भन्नुमा चाहिँ अब अर्ग्यानिकैहरू इस्कुस भिन्डी मुन्टा ताँबाहरू सबै अब यहीहरू पाउँछ अब विशेष गरी त झन् सेलरोटीहरू त अब के भन्नु अब सेलरोटी त त्यहीँको त्यहीँ त्यहीँको त्यहीँ त्यहीँको त्यहीँ एकदम बेसी मात्रामा पाइन्छ अन्त अब त्यही दुध दही घिउ सबै अब एकदम घरकैहरू पाउँछ त्यहाँनिर अब अरू त के अरू त्यही हो म त फुलहरू लान्छु त्यस्तै अब अन्त अब अरू त मैले देखेको त्यही हो अब अचारहरू हुन्छ अब चिकन बिफ यो बुफ्यालो यस्तोको अचारहरू पनि बेच्नु राख्छ त्यहाँनिर

अरू अरू त्यही हो अब अब अरू त के भन्नु अब त्यही हो राम्रो बिक्री हुन्छ त्यही हो अब हामीलाई त अब हप्तैपिछे जानु जाँगार चल्छ अस्तिको पालि त मेरो राम्रो भएको थियो प्रायः प्रायः हप्तैपिछे राम्रै हुन्छ नराम्रो त अब भन्दिनँ म त्यही हो अब त्यही भएर अब बिजनेस हुँदा बिजनेस आफू हुँदाखेरि त अब अब एकदम मजा आउँदो रहेछ हो अब बिहिबारे हाटले चाहिँ हामीलाई अब मौका दिइरहेको छ आफू अब आफू आफैमा अब यसो उभिनुसक्ने खालके अब बेच्नुसक्ने यस्तो अब बनाइराखेको छ हामीलाई सिकाइरहेको छ यो बिहिबारे हाटले चाहिँ